कपाल र छालाको विषयमा है कपाल तपाईँको धेरै झर्दैछ भने होइन त्यसको डेनड्रफ पुरा छ भने हेयर रफ भएको छ भने तपाईँहरूले त्यसमा उयसको उयसको स्कर्फमा चायाको लागि चाहिँ तपाईँहरूले अन्यन अन्यनमा अन्यन अन्त चाहिँ कोकोनट ओएल मिक्स गरेर लगाउन सक्नुहुन्छ त्यसमा त्यसले चाहिँ त्यो हाम्रो स्कर्फ ड्राई भएको स्कर्फलाई चाहिँ ओइली बनाउने काम गर्छ अन्त अर्को कपाल तपाईँको रफ छ भने कपाल पुरा फ्रिजी भएको छ भने चाहिँ त्यसमा तपाईँहरूले दही लगाएर एलोभेरा मिक्स गरेर दही अन्त अन्डा मिक्स गरेर लगायो भने पनि त्यसमा उवेस कन्डिक्सनरको काम गर्छ त्यसको जति पनि हाँगा कपालहरू छ तीहरूलाई उयो गर्छ त्यसले सिल्की बनाउने कोसिस गर्छ अन्त तपाईँको स्किनको प्रब्लम छ भने पनि ड्राई स्किन तपाईँको ओइली स्किनलाई पुरा तपाईँको फेसलाई पुरा ओइली बनाइरहेको छ भने स्किनमा तेल निक्लिँदैछ भने त्यसलाई कन्ट्रोल गर्नुको लागि हो भने चाहिँ दही लगाउनुपर्छ होइन त्यो दहीले चाहिँ त्यो ओयललाई कन्ट्रोल गर्छ अन्त हाम्रो त्यो ओयल जतिसक्दो त्यसले सुकउने काम गर्छ होइन अन्त अर्को चायाहरू छ भने त्यो पोतोहरू निस्केको छ भने त्यसमा पनि तपाईँहरूले मिक्स गरेर हल्दी भयो अन्त मह भयो अन्त बेसन भयो त्यसलाई मिक्स गरेर पनि तपाईँहरूले लगाउन सक्नुहुन्छ बादमा त्यसलाई पुस्दाखेरि चाहिँ निम्बु काटेर त्यो हल्का दल्दै निकाल्न सक्नुहुन्छ त्यसमा पनि अन्त स्किनको हातमा टेन्ट टेन्टहरू भयो भने अब त्यसलाई कसरी निकाल्नु भन्दा चाहिँ अलिकति हनी मिक्स गरेर अलिकति कफी पाउडर अन्त निम्बुको रस अन्त इनो अलिकति मिक्स गरेर अन्त बेसन मिक्स गरेर लगाएर फाइभ फाइभ मिनट्स टेन मिनट्स यसरी राखेर चाहिँ त्यसलाई फेरि निम्बु काटेर हल्का रिमुभ गर्दै त्यसलाई निकाल्दा पनि हुन्छ अन्त खुट्टा खुट्टातिर क्र्याकहरू भएको छ भने त्यसलाई कसरी उयो गर्ने भनेर चाहिँ तातो पानीमा डिप गरेर त्यसमा हल्का सोडा र नुन अन्त निम्बु हालेर त्यो तपाईँहरूलाई म घरेलु उयो भन्दैछु है अन्त त्यसमा हल्का पानी गरम गरेर त्यसमा डिप गरेर राख्नुपऱ्यो फाइभ मिनट्स जस्तै त्यहाँदेखि बादमा त्यो निकालेर चाहिँ तपाईँले कसैले पनि घोट्न सक्नुहुन्छ त्यो खुट्टालाई तपाईँकोमा इस्पा चुलाहरू छ भने राम्रै हो त्यो छैन भने चाहिँ तपाईँले ढुङ्गाले पनि घोटेर निकाल्न सक्नुहुन्छ त्यसको बादमा तपाईँहरूले त्यो सुगर उयसमा चाहिँ चिनी चिनीमा नुन मिक्स गरेर अन्त अलिभ ओयल हुन्छ या कोकोनट ओयल हुन्छ दुईवटा मिक्स गरेर चाहिँ त्यसलाई स्रबमा मजाले गर्न सक्नुहुन्छ त्यसलाई स्क्रब गरेर त्यो फेरि हल्का त्यो पानीले वास गर्नुहुँदैन फेरि साबुन लगाउनु भएन तातो पानीले पुछेर त्यसरी तपाईँहरूले आफ्नो खुट्टाको उयो गर्न सक्नुहुन्छ हातलाई पनि त्यसै गर्दा पनि हुन्छ अन्त विशेष चाहिँ त्यो हेयरको लागि चाहिँ अब के भन्छ त्यो चायाहरूको लागि अदुवाहरू लगाउनु पनि सक्नुहुन्छ त्यो पुरा हेयरफल भएको छ भने चाहिँ त्यसमा अदुवा पिसेर त्यसलाई मिक्स गरेर त्यसरी लगाउनु पनि सक्नुहुन्छ